विशेष है अब फुटबल विषयमा लिँदा है अब बुढापाका भनौँ होइन अब फोर्टी एभबकै कुरा गरौँ है ग्रामीण इलाकामा विशेष यो विषयमा धेरै कमजोरी नै छ विशेष अब मा बजारहरू यसहरू लिएर किनभने बजारमा त हरेक कुराको नै सुविधा हुन्छ अब ग्रामीण इलाकामा चाहिँ अब खेल्ने प्लेयर्सहरूलाई होइन एउटा किट्सहरूको लागि पनि असुविधा हुन्छ है पैसा रुपियाँको नै अब अब कठिन हुन जान्छ अब खेल्नु चाहँदा चाहँदा पनि अब है अब फोर्टी एबभकोहरूलाई खेल्नु चाहँदा चाहँदा पनि कतिको एउटा सक्स फुटबल सक्स हुन सक्दैन फुटबललाई है बुट हुन सक्दैन यसै कारण हरेक कुरामै अब कमी हुन जान्छ तर खेल्ने इच्छा त गर्छन् उनीहरू है तर हरेक कुरोकै अब मिल्दैन कतिवटा कुरो जस्तै काहीँनिर अब एउटा फुटबलको एउटा म्याचै राखे पनि होइन अर्गनाइजै भए पनि उनीहरू होइन अब आफ्नो मनले खेल्नु चाहँदा चाहँदै पनि उनीहरू खेल्ने होइन अब पाउँदैनन् कतिवटा कुरोमा कमी हुन्छ अब अहिलेको मोडलले हेर्दाखेरि अब पहिलाको जस्तो चाहिँ अब एउटा प्लास्टिकको जुत्ता लाएर एउटा के जुत्ता लगाएर एउटा देब्रे जुत्ता लगाएर एउटा दाहिने जुत्ता लगाएर खेल्नु ता अब अहिलेको जमानामा छैन किनभने अहिले चाहिँ हरेक कुरा चाहे कुनै पनि प्लेयर्स खेल्नु चाहन्छ र तर उसलाई चाहिँ एउटा फेददेखि टुप्पैसम्मको उसलाई चाहिँ एउटा किट्सको जरुरत हुन्छ है तर त्यो कतिवटा हामीले अब पुर्याउन सकिँदैन अब विशेषतः अब यो फुटबलको जगत्मा हेर्दा चाहिँ अब अब पहिलाको एउटा स्टोरी हेर्दा चाहिँ अब हुनु त अब पहिला पहिलाको प्लेयर्सहरू एउटा दुःख गरेर खेलेर नामी नामी प्लेयर भयो भन्छ तर अहिले चाहिँ हुनसक्दैन कारण अहिलेको जमाना खाली खुट्टा खेल्ने त कोही पनि खेल्दैन नि त किनभने हरेकवटा गेममा पहिला नै अब जसले तयारी गर्छ कि कोही एउटा एउटा प्याड लगाएको छैन भने पनि त्यसलाई आउट गर्छ एउटा सक्स लगाएको छैन भने पनि त्यसलाई आउट गर्छ एउटा बुट राम्रोसँगले टिप राम्रो छैन भने पनि उसलाई आउटै गरेको हुन्छ है तसर्थ हरेक कुरोमा नै अब अहिलेको बेसाअनुसार अहिलेको है जमानाअनुसार चाहिँ फुटबलमा चाहिँ एउटा पैसावाला होइन एउटा अब जजसकोमा अब एउटा पैसा रुपियाँको एउटा उयो छ त्यसले त मजाले एउटा किट्सहरू लगाएर खेल्नसक्छ त्यस्तै जमाना छ अब पहिला पहिला चाहिँ अब खेल्ने प्लेयर्सहरू है आफ्नो बलबुतामा अब इन्टरम्याच फिसको लागि पनि आफ्नै पैसा लगाएर होइन जति जति हजार होस् दुई हजार होस् आफ्नो त्यसमा पैसा कन्ट्रिबिउट गरेर चाहिँ अब खेल्ने गर्थ्यो अहिलेको जमानामा चाहिँ अब मसिनो भाइबहिनीहरू है एक्काइस वर्षको जति पनि ज्ञान उसमा चाहिँ अब उँभो लाग्न चाहन्छ तर कारण चाहिँ अब पैसाले गर्दा पनि हुनसक्दैन जस्तै एउटा टोलीमा हुँदा गाउँ गाउँको पहिला पहिला खेल्नु हुन्थ्यो एउटा टोलीमा खेल्नुहुन्थ्यो सातजना जस्तै अब स्पेयर लगाएर नौजना हुनुहुन्थ्यो राम्रो हुन्थ्यो एउटा गाउँको र है अब नाम रोसन हुन्थ्यो तर अहिले चाहिँ के छ भने पैसामा नै प्रायः भाइबहिनीहरू बिग्रिसकेको छ अब कसै टिममा एउटा कसै एउटा मान्छेले गाउँमा लगे पनि एउटा पैसाको रूपमा जान्छ उनीहरू एक हजार दुई हजार एउटा बोलीमा जान्छ चाहे हारोस् नहारोस् उसलाई म पैसाकोसँग मात्रै मतलब हुन्छ ताकि म यो ग गएर यो गेम खेल्छु उसले हजार रुपियाँ पाउँछ यो गेम खेल्छु दुई हजार पाउँछु तर उसले चाहिँ आफ्नो भविष्यमा आउनेवाला दिनमा म एउटा नामी एउटा प्लेयर हुन्छु म नि कुनै एउटा खेल्ने एउटा हुन्छु म एउटा नाम कमाउँछु भनेर चाहिँ उसले सोचेको हुँदैन उसले चाहिँ एउटा खाली पैसाको नजर मात्रै हेरेको छ त्यो भएर हाम्रो भाइहरू छिट्टै नै अब खेल्छन् पनि छिट्टै फ्लप पनि हुन्छन् तर अब उहिलेको प्लेयरहरू अहिलेसम्म अब है नामी दामी प्लेयर्सहरू भनौँ अब पेले अब पेलेको नामै कुरा गर्नु भनेर पेले पनि एउटा फुटपाथदेखि आएको होइन हामीले त एउटा पढ्यौँ हुन त देखेन तर एउटा किताबमा छापेको अमेट छाप रूपलाई नै उहाँहरूको हामीले पढ्नसक्छौँ अब मेरोडोनाको है तर उनीहरू चाहिँ एउटा तल्लो स्तरबाट आयो उसले त्यो खालि उसले एउटै सोच्यो कि म एउटा भोलिको दिनमा एउटा कुनै एउटा वर्ल्ड थर्काउँछु वर्ल्डमा एउटा नाम रोसन गर्छु भनेर सोचेर आयो तर ऊ उनीहरू पुगे एउटा इतिहास नै उनीहरूले रचेर गए तर हाम्रोमा पनि अहिले छ खेल्ने प्लेयर्सहरू हाम्रो अब डिस्ट्रिकमा भनौँ हाम्रो गाउँमा भनौँ जहाँ पनि भनौँ एउटा खेल्ने प्लेयर्स चाहिँ अगन्य छ गन्नै नसक्ने छ तर खालि पैसाको लागि मात्रै खेल्ने भोलिको दिनमा कसैले दुई हजार दियो त्योपट्टि जान्छ पर्सिपल्ट तिन हजार कसैले बोली लगायो भने त्योपट्टि जान्छ तर उसले सोचेको छैन कि फ्युचरमा चाहिँ म के हुन्छु त फ्युचरमा मैले नाम कमाउँछु कमाउँछु अहिले खेल्ने प्लेयर्सहरूले खालि आफ्नो माग दर्पन त घटाएर चाहिँ उनीहरूले चाहिँ होइन एउटा बदनामको भनौँ न पैसाको उसमा मात्रै उनीहरू भागिरहेका छन् र त्यसले चाहिँ आफ्नै फ्युचर चाहिँ अब लतार्ने आफ्नै फ्युचर चाहिँ उनीहरूले बिगार्ने काम चाहिँ नानीहरूले गरिरहेको छ भन्ने लाग्छ किनभने हामी पनि एउटा जमानामा एउटा फुटबल प्लेयरै हो खेलेर आएको हो अहिलेसम्म पनि हामीले नानीहरूलाई प्रोत्साहन दिने काम गर्छौँ भोलिको दिन यताबाट सङ्ग्रह गरेर पैसा रुपियाँ सङ्ग्रह गरेर के गरेर पनि उनीहरूलाई हामी अघि लगाउने एउटा जमर्को के अहिलेसम्म कसिरहेकै छौँ कि ताकि भविष्यमा त नानीहरूलाई चाहिँ नराम्रो कुबाटोमा नहिँडेर चाहिँ राम्रो बाटोमा हिँडोस् भन्ने चाहिं अब हामीले गरेको छौँ होइन तर हाम्रो जतिसक्दो लाग्छ अहिले फिलहाल चाहिँ हाम्रो डिस्ट्रिकमा चाहिँ अब दार्जिलिङ डिस्ट्रिकमा चाहिँ राम्रो राम्रो प्लेयर भए पनि तर अब कतिवटा त्यस्तै कुरोमा है अन्त पैसा रुपियाँको बलबयसमा लागेर चाहिँ नराम्रो उसमा पसेको चाहिँ मलाई लाग्छ किनभने आफ्नो क्षेत्रमा आफ्नो क्लबलाई है अब सोचेर आफ्नो क्लबको नाम चाहिँ रोसन गर्छु मेरो एउटा गाउँको चाहिँ अब नामलाई रोसन गर्छु भनेर हिँड्यो भने चाहिँ अब एउटा प्लेयरको चाहिँ एउटा चाहिँ जन्म भएर जान्छ होला तर यही तरिकाले भने चाहिँ भोलिको दिनमा फुटबल प्लेयर पनि हामीले चाहिँ अब हेर्न पाउँदैनौँ होला किनभने किनभने सबैभन्दा ठुलो पनि अहिलेको जमानामा चाहिँ पैसै भइसकेको रहेछ अब फुटबलहरू त प्रायःजस्तो अब पहिलाको जस्तो हुनु छोडिसकेको छ हरेक कुरामा हामी एउटा फुटबल गेमहरू हेर्नजान्छौँ त्यसमा फुटबल म्याचै राम्रो हुँदैन अब कोही सिलगडीबाट लिएको अरे कोही भन्छ कोही नेपालबाट लिएको अरे भन्छ गेम हेर्छौँ तर गेम चाहिँ आफूलाई नै राम्रो लाग्दैन अब टिम राम्रो हुनु नै अब टिमवर्क राम्रो हुनु नै एउटा टिमको चाहिँ राम्रो भएको हुन्छ तर कोही कहाँको कोही कहाँको त्यो भएर चाहिँ अब फुटबलै राम्रो चाहिँ लाग्दैन अहिलेसम्म हामीले दस बाह्रवटा म्याचहरू राम्रो राम्रो हेर्यौँ नामी नामी क्लबहरूको पनि हेर्यौँ तर अहिलेसम्म फुटबल चाहिँ राम्रो भएको चाहिँ अहिलेसम्म देखेको छैनौँ कारण किन एउटा क्लबको एकजना अर्को क्लबको एकजना त्यो भएर पनि हो किनभने एउटै क्लबमा होइन एउटा एउटा गुरुको आदर्शमा खेलेको भए चाहिँ अहिलेसम्म राम्रो पनि हुनसक्थ्यो होला पहिला पहिला कुनै पनि गाउँको एउटा नाम रोसन हुन्थ्यो किन उनीहरूको आफ्नो गाउँबाट खेल्थ्यो त्यो भएर चाहिँ गाउँको है नाम रोसन पनि हुन्थ्यो अन्त अहिले चाहिँ त्यो छैन नानीहरू एउटा अहिले त हुन त हामीले एउटा ट्रफी पायौँ भने नि गर्व लाग्छ ट्रफीको लागि हामी खेल्थ्यौँ तर अहिले चाहिँ नानीहरू चाहिँ ब्याचलर जति पनि छन् एउटा पैसाको लागि खेल्छ खेल्दोरहेछ भन्ने चाहिँ हामीलाई लाग्छ अब हामी कतिवटा त्यस्तो कुरो त भन्नु अब सुहाउँदैन पनि तर हामीलाई चाहिँ मनमा लागेको किन भन्दा चाहिँ हामी चाहिँ एउटा फुटबल प्लेयर भएर होला अब खेल्नुसम्म खेल्यौं ट्रफी थुपार्नुसम्म थुपार्यौँ हामीले यति हो पैसा कमाइनौँ तर नाम चाहिँ भयङ्कर कमायौँ तर अहिले चाहिँ के छ पैसा कमाउँछु तर नाम कमाउँदिनँ भन्नेमा छ होइन त्यो छ अहिले त खालि अब खेल पनि एउटा तागतको भनौँ एउटा पावरको गेम तर पहिला पहिला चाहिँ यस्तो पावरको है गेम भए तापनि एउटा हुन्थ्यो टेक्निकल गेम हुन्थ्यो अहिले त टेक्निक गेम पनि देखिँदैन है है खालि एउटा पावरको बल तुजुकको मात्रै त्यस्तो मात्रै गेम हुन्छ मलाई चाहिँ त्यस्तो घिन लाग्छ अन्त म चाहिँ त्यही अब भन्छु कि फुटबलमा चाहिँ अब फुटबल जगत् भन्ने चाहिँ अब सबैभन्दा ठुलो नामी नै एउटा गेममा फुटबल मान्छु म फुटबल त हरेकवटा अब लाटा काना बहिरा सबैले जान्ने देख्ने कुरो नै फुटबल हो भने त गेमहरू धेरै कुरो हुन्छ तर फुटबल जस्तो अब रोमान्चक है तो हुनसक्दैन अब विश्वमा पनि अब चार वर्षमा एकताल अब फुटबल हुन्छ ती हेर्नको लागि अब एउटा हरेक कुरा होइन नै अब घचाघच भएको हुन्छ स्टेडियमहरू पनि अब घचाघच भएर गएको हुन्छ ताकि फुटबल चाहिँ लाटा काना बहिरा सबैले जान्ने बुझ्ने कुरो हो त्यो त्यसैले गर्दा फुटबललाई त औधी मन पनि पराउँछन् चाहे आउट कन्ट्री होस् कि अब भित्र उसमा होस् कि देशमा होस् कि बाहिरी देशमा होस् तर अब यो फुटबल चाहिँ एउटा विश्वमा चाहिँ एउटा नम्बर वान गेम्स चाहिँ भएर होला त्यसको पछि त हरेकवटा व्यक्ति नै बसेको हुन्छ यसमा फुटबलमा चाहिँ अब चाहे चाहे लेडिज होस् चाहे जेन्ट्स होस् आ फुटबल भन्ने कुरा चाहिँ हरेकको नै अ अग्रसर भएको देख्छु अब भए हाम्रो भारतभित्र पनि फुटबल खेल्नेको त कमी त छैन जस्तै अब हाम्रो पहिला पहिला भाइचुङ भुटिया भयो भाइचुङ भुटियाले नाम कमाउनसम्म कमाउनु भयो उसको बादमा सुनील क्षेत्री सुनील क्षेत्रीलाई उसको एगेन्स्टमा सुनील क्षेत्रीले पनि एउटा नाम कमाएर अहिले इन्डियाको चाहिँ उहाँ पनि एउटा है टिमको कप्तान हुनुहुन्छ उहाँले गर्दाखेरि सुनील क्षेत्रीको एगेन्स्टमा अहिले हाम्रो नेपालबाट भनौँ अब सिक्किमबाट भनौँ इन्डियाबाट भनौँ हरेक जग्गाबाट उहाँले पनि धेरै अब खेलाडी भाइहरूलाई चाहिँ प्रोत्साहन दिएर उहाँले लानुभएको छ उहाँले गर्नुभएको छ उहाँ जस्तो नै अब कतिवटा प्लेयर्सहरू भए भने सुनील क्षेत्री जस्तै प्लेयर्सहरू भएर हामीले स्कोप पाउन सक्यौँ भने भोलिको दिनमा विश्वमा हामीले पनि नाम रोसन गर्नसक्छ किनभने अहिलेसम्म विश्वकप भन्ने चाहिँ अब इन्डियाले भाग लिनसकेको छैन आउनेवाला अब कपमा होइन विश्वकपमा हाम्रो इन्डियाले पनि सायद अंशग्रहण गर्नसक्नु स सक्नु सक्नसक्छ होला कारण किनभने अब सुनील क्षेत्री जस्तो अब इन्डियाको इन्डियाको कप्तान हुनुहुन्छ उहाँले अब धेरै अब दस बाह्रजना जस्तो अब खेल्ने प्लेयर्सहरू उहाँहरूले छनौट गरेर लान सक्नुभएको छ यस्तै टोली भएको हुनाले अब भोलिको दिनमा हामीले पनि विश्वकपमा एउटा अंश गर्नु सक्नसक्छौँ होला जस्तै अहिले सुनील क्षेत्री खेल्नुहुँदैछ तर उहाँ अब वर्ल्डकप खेल्नुभन्दा अगाडि नै उहाँको उमेरलाई अब एउटा अब जाँच गरिन्छ जस्तै भयो भोलिको दिनमा उहाँको एज पार भयो भने उसले खेल्न पाउनुहुँदैन त्यसैले सुनील क्षेत्री अहिले अब इन्डियाको खेल्नुहुँदैछ तर भोलिको दिनमा वर्ल्डकपमा छनौट हुनअगाडि उहाँको पनि एउटा उमेरले एउटा साथ दिँदैन अब भोलिको दिनमा उसको एगेन्स्टमा फेरि एकजना जान्छ उसले उमेरले पुग्दैन तर यसमा चाहिँ हाम्रो लातमेल नमिलेको कारण चाहिँ यो भएको हो अब पहिला नै हामीले एउटा छनौटमा गरेर चाहिँ एक नजरले सबैलाई एकछत्रमा राखेर हेर्यौँ भने एउटा उमेरलाई सजाएर ल्यायौँ भने त्यसलाई एक नजरमा हेर्यौँ भने चाहिँ हामीले वर्ल्डकप खेल्ने मौका पाउँछ तर आज एउटा मजाको है प्लेयर्सहरू चाहिँ भयो भने त्यसलाई एउटा गणना हुँदैन होइन उसलाई मजाले एउटा तरिकाले हेर्यौँ भने एउटा छत्रछायामा र एउटै उमेरको हिसाबले राख्यौँ भने चाहिं एउटा वर्ल्डकप खेल्ने मौका पाउँछ जस्तो चाहिँ अहिले इन्डियामा हाम्रो एउटा नानी प्लेयर भएर के गर्नु उसको भेलिको दिनमा उमेरै पुग्दैन भोलि एउटा अर्को आउँछ उसको उमेरै मिल्दैन तर एउटा एक छत्रमा हेर्यौँ भने चाहिँ एउटा उमेरमा हेरेर सबै टोलीलाई एक नजरले हेर्यौँ भने चाहिँ वर्ल्डकप खेल्ने पनि एउटा मौका होइन सुनौलो मौका चाहिँ हाम्रो इन्डियाले पाउनसक्छ